मैले चाहिँ एउटा दोकानबाट एउटा मोबाइल फोन लिएको थियो जसको ब्याट्री चाहिँ सिक्स थाउजन्ड एमएएच थियो र यसको ब्याकअप पनि धेरै राम्रो थियो साथसाथै यसमा हामीले मैले पाउन सकेँ यसमा राम्रो फङ्कसनहरू थियो यसमा फिचर्सहरू राम्रो राम्रो थियो जसमा चाहिँ हामी धेरै कुराहरू चलाउन सक्छौँ र यो फोन धेरै राम्रो पनि थियो र यसको साइज पनि ठुलो थियो र यो यसमा तपाईँहरूले हामीले मैले गेम पनि खेल्न सक्छु साथसाथै धेरै कुराहरू पनि चलाउन सक्छु यसको स्टोरेज पनि धेरै ज्यादा थियो अनि यसको क्यामरा पनि राम्रो थियो जसमा चाहिँ सबै कुराहरू क्लियर देखिन्थ्यो अनि यसको भन्दाखेरि सबै कुरा राम्रो थियो साथसाथै यसमा जुनचाहिँ चार्जर पाइएको थियो त्यसमा थर्टी टु वाटको थियो जसको कारणले अरू फोन अरू फोनसँग हेर्दा चाहिँ यो फोन चाहिँ अरू फोनभन्दा चाहिँ धेरै छिट्टो चार्ज हुने गर्थ्यो